यो रिवाज राई बोल्नु भएको होला हजुर म खास चाहिँ यहाँ हाम्रो कालिम्पोङ कल्चरलको बारेमा चाहिँ रिसर्च गर्दै थिएँ कि एउटा रिसर्च पेपरको लागि अन्त अलिक केही भन्नु सक्नु हुन्छ त्यहाँ हाम्रो कालेम्पोङमा के के मतलब कल्चरहरू छ कस्तो पाराले मनाउँछ कुनै एउटाबारे यसो अलिक लामो केही यसो भन्नु सक्नु क्रिसमसको बारेमा यसो केही भन्नु कसरी मनाउँछ के गर्छ यसो अलिक डिटेलमा

तपाईँहरू कुन चाहिँ चर्च चाहिँ जानु हुन्छ कहाँ छ चर्च चाहिँ यसो कालिम्पोङमा ठिकै छ आजको लागि यति त अब निकै हो हो तर तपाईँको कोही साथीहरू छ भने अरू रिलिजनबारे कसैले भन्नु सक्यो भने मलाई पछि हेल्प गर्नु होस् ल पछि फेरि फोन गर्दा हुन्छ होला नि ए हुन्छ हुन्छ धेरै धेरै धन्यवाद थ्याङ्क यु